हाम्रो कालिम्पोङमा चाहिँ टुरिस्टहरू घुम्ने थुप्रै जग्गाहरू छ अन्तखेरि त्यसमध्ये एउटा साइन्स सेन्टर पनि छ त्यसमा अब राम्रैहरू चिजहरू छ अब गेम्सहरू खेल्ने छ अन्त थ्री डी थ्री डी मुभीहरू हेर्ने पनि छ अन्त बाहिरतिर अब भ्युजहरू हेर्ने राम्रै छ अन्त त्यसमा साइन्स सेन्टरमा टिकट पनि पर्छ र डेलो पार्कमा पनि पर्छ डेलो पार्कमा पनि अब हरियो परियोहरू राम्रै छ बस्नेहरू त्यहाँ कोही आएर पिकनिकहरू खेल्छ पिकनिकहरू आउँछ दामी भ्यू छ अन्त त्यहाँ आई लभ कालिम्पोङ पनि लेखेको छ त्यहाँ गएर टुरिस्टहरूले फोटो पनि खिच्नु सक्छ अन्त कफेरको भ्यू पोइन्ट भन्दाखेरि चाहिँ टुरिस्टहरू त्यहाँ गएर क्यामपिङ गरेर बस्दाखेरि पनि हुन्छ अब बिहान बिहानको हेर्नु छ भने अब बेलुकै गएर बस्नु पऱ्यो अन्तखेरि बेलुकाको हेर्नु छ भने चाहिँ बिहान गएर बस्दाखेरि पनि हुन्छ अब सनराइज भएको र सनसेट भएको दुइटै हेर्नु सक्छ अन्त लिङ्गे पुल चाहिँ हाम्रो डाबलिङ साइडमा छ